अस्ति मैले के भन्छ बिच गल्लीमा मैले उयो ममा अर्थको हेयर ओयल किनेको थिएँ त्यो कति दिन चलाएकोले गर्दाखेरि मेरो कपाल अहिले अलिक झर्नु कम्ती भएको छ अन्त डेन्ड्रफ पनि अलिक कम्ती भएको छ अन्त त्यसले गर्दा मेरो कपाल एकदम बाक्लो भएको छ हो अन्त त्यसले गर्दाखेरि अब तिमीहरूले चलायो भने तिमीहरूलाई एकदम राम्रो हुन्छ है